अहिले लेखकहरूमा चाहिँ बहुत चेन्ज आएको छ पहिला त एउटै मान्छेले कविताहरू लेख्थ्यो कति मिठो हो अहिले त थुप्रैले नै विशेषगरी सबैले नै अहिले कविता लेख्नु थालेको छ हैन अहिले फोनको जमानामा आएर कसैले फोनबाटै हेरेर लेख्छ कसले कागजमै लेख्छ तर मलाई चाहिँ कागजमै लेखेको मन पर्छ धेरैभन्दा धेरै चेन्ज आएको छ पहिला एउटै मान्छेले लेख्दा कति मिलाएर लेख्थ्यो अहिले सब सबैले लेख्छ सबैले कविता लेखेर एकदम गेजेङ कसले केसको बारेमा लेखेको हुन्छ कहाँदेखिन्को फेरि कसले लेखिदिन्छ कवितामा पनि बहुत कन्फ्युज टाइपको हुन्छ कि तर ज एउटै मान्छेले लेखे भने चाहिँ राम्रो किनभने त्यसले आदिसम्मन् कविता हुन्छ फेरि त्यसको सेकेन्ड च्याप्टरमा उसले त्यही कवितामा अलिक राम्रो थपेर भन्छ तर अहिले नयाँ जति लेख्ने मान्छेहरू छ उनीहरूले चाहिँ त्यही कवितामा थपेर भन्छ तर अर्कै टाइपको भन्छ पहिला पहिला त्यही लेख्ने मान्छेहरू चाहिँ सबैभन्दा बेस्ट लाग्छ कविताहरूमा चाहिँ